हाम्रो एरियाहरूभरिमा धेरै यस्तो पूजा फेस्टिबलहरू छ हाम्रो सबैभन्दा ठुलो पूजालाई त हामी दुर्गापूजा मानिन्छ हाम्रो वेस्ट बङ्गालमा चाहिँ सबैभन्दा ठुलो पूजा दुर्गापूजा मानिन्छ अन्त अन्त अरू पूजा भयो कालीपूजा भयो है दसैँ भयो हाम्रो नेपालीको दसैँ दिवाली भयो होइन अन्त अरू फेस्टिबलहरू के भयो भने होली भयो

छठपूजा भयो अँ यस्तो फेस्टिबलहरू धेरै छन् अन्त सबै अब जस्ट लाइक अब होली अरूकै फेस्टिबल भए तापनि हामी नेपालीहरूले पनि सेलिब्रेट गर्छौँ छठपूजा बिहारीकै फेस्टिबल भए पनि हामी पनि गएर त्यहाँ इन्जोय गर्छौँ हेर्छौँ बुझ्छौँ त्यहाँ ठेकुवाहरू खानु जान्छौँ है साथीहरू छ हाम्रो पनि धेरै बिहारीहरू अन्त राम्रो लाग्छ यस्तो हुँदाखेरि अर्काको अर्काको फेस्टिबलहरू आफूले पनि मनाउनु पाउँदा आफूले पनि बुझ्नु पाउँदा राम्रो लाग्छ यस्तो कुराहरू दुर्गापूजामा दुर्गापूजा चाहिँ सबैभन्दा ठुलो चाहिँ हुने हाम्रो कलकत्तामा हो है कलकत्तामा अन्त ईदहरू पनि मनाउँछ हाम्रोतिर कतिवटा मुस्लिम कम्युनिटीबाट पनि मान्छेहरू छ ईदहरू मनाउँछ होइन अन्त त्यो कुरा पनि हामी बुझ्छौँ क्या उनीहरूले हामीलाई इन्भाइट पनि गर्छ ईदहरूमा यस्तो यस्तो बोलाउँछ होइन अन्त राम्रो लाग्छ हामीलाई यस्तो इन्जोय गर्नु उनीहरूको कल्चर बुझ्नु उनीहरूको उयो बुझ्न